हजुर यो के अरे ट्रेलर टेलरको दोकान हो यहाँ मेरो एउटा साडीको ब्लाउज सिलाउनु पर्ने थियो कि डिजाइनहरू मेरोमा पनि छ तर मैले चाहिँ अब यो बुटिककै हो भनेर सोचेर चाहिँ तपाईँको राम्रो उयो हुन्छ भनेर चाहिँ तपाईँलाई तपाईँको नम्बर पाएको थिएँ कि मेरो साथीकोबाट तपाईँकोबाटै सिलाएको हरे होइन म हजुर म तपाईँसँग पहिला हेर्छु कि अन्त म आउँछु नि तपाईँको दोकान कहिलेसम्म कति बजीसम्म खोल्नुहुन्छ आठ बजीदेखिकोको अरू तपाईको विकली कति दिन खुल्ला हुन्छ होला है तपाईँको दोकान ओके तपाईँकोमा के भन्छ ब्लाउजको डिजाइनहरू छ भने मलाई पठाइदिनोस् हो अनि तपाईँकोमा त्यसको रेटहरू कसरी छ होला है ओके तपाईँको त्यो के रे ब्लाउजको डिजाइन हेरेर मात्र रेट भन्नुहुन्छ त्यसमा तपाईँको के भन्छ अगर मलाई मेरो साडी मात्रै छ र ब्लाउजको कपडा पनि तपाईँको भयो भने चाहिँ तपाईँ कति त्यसको अलिक उयो छ कि प्राइस मिल्छ कि हजुर तपाईँकोमा सबै कलर्सहरू एभाइलेबल छ होला नि है ए हुन्छ म तपाईँकोमा आउँछु नि